अब भारतवर्ष एउटा भारत भूमि चाहि एउटा पुरुष प्रधान देश भएको देश हो र पनि यहाँ महिलाहरूलाई धेरै आरक्षण र रक्षा अनि सम्मान दिन्छ भारतवर्षमा जन्मिनु म आफैलाई भाग्यशाली सम्झन्छु किनभने भारतवर्षमा जति पनि स्त्रीहरू छन् नारीहरू छन् उनीहरूलाई धेरै नै सम्मान इज्जत दिएर कामहरू दिएर यहाँ राखिएको छ हुनु त सत्य जुगदेखि नै हामीले हेरेर ल्यायौँ भने देवताहरूको समयमा पनि स्त्रीलाई धेरै सम्मान र इज्जत दिन्थ्यो

नारी चाहिँ यस्तो हो महिला चाहिँ यस्तो हो जसले नानी जन्माउँछिन् दु ख कष्ट गरेर हुर्काउँछिन् अनि जस्तै पिर मर्कामा पनि उनी तसनस् हुँदैनन् तिनी अगाडि बढ्छन् त्यस समस्यालाई हल गर्ने काम गर्छन् जो चाहिँ पुरुषमा हुँदैन पुरुषमा सहने शक्ति कम्ती हुन्छ अनि नारीले जुन प्रकारले समस्याहरूको हल गर्न सक्छ अघि बढेर त्यस कामलाई गर्न सक्छ सहनशीलता हुन्छ होइन त्यो चाहिँ पुरुषमा हामी पाउँदैनौँ पुरुषमा सहनशीलता भन्ने हुँदैन अलिकति सानो चोट लाग्दा पनि भयभीत हुने हुन्छन् पुरुषहरू जुन चाहिँ नारीमा हुँदैन नारीमा धेरै शक्ति छ त्रिशक्ति नारीमा भएकोले गर्दा भगवान्ले यति साह्रो शक्तिशाली यति साह्रो सहनशीलता प्रदान यति साह्रो ममताले भरेको नारी बनाउनु भएको छ जो म आफैलाई गौरवान्वित सम्झन्छु गर्व गर्छु म आफैलाई नारी भएकोमा अनि पुरुष र नारीहरूको जुन घरमा महिला र पुरुषको जुन काम हुन्छ त्यो बराबरी हिस्सामा काम गर्नु पर्छ महिलाले चाहिँ बिहानदेखि बेलुकासम्म काम गरिरहने पुलिस चाहिँ पुरुष चाहिँ हात बाँधेर बसिरहने त्यो कुरो चाहिँ हुँदैन एकदम काँधमा काँध अर्धाङ्गिनी भनेको नै आधा आधा होइन अर्धाङ्गिनी र अर्धाङ्गिनी भनेको नै त्यही हो उहाँले पनि बराबरी मात्रामा घरको काम गर्ने सघाउपघाउ गर्ने दु खमा साथ दिने सुखमा साथ दिने खुसीमा हाँस्ने रुँदाखेरि रुने यो प्रकारको अनि बराबरी हिस्साको उहाँहरूले पनि काम गर्नु पऱ्यो यसले गऱ्यो भने चाहिँ एउटा देश समाज घर बिकसित भएर जान्छ शान्ति हुन्छ सुख शान्ति हुन्छ घर उन्नति उन्नतशील भएर जान्छ उन्नति घरको हर परिवारले उन्नति गर्छ नानीहरू नै डिसिप्लिन एकदमै अनुशासित भएर बस्छ नानीहरूले देख्छ नानीहरूले पनि देख्छन् कि बाउ आमाको मेलमिलाप बाउ आमाको समानता बाउ आमाको जुन एकरूपता काम गर्ने जुन छ त्यो देखेर उनीहरू पनि के हुन्छन् खुसी हुन्छन् अनि उनीहरू पनि एउटा व्यवस्थित स्तरमा बस्छन् र पछि गएर उनीहरूको भविष्य पनि राम्रो हुन्छ र यसरी हाम्रो गाउँ समाज हाम्रो भूमि विकसित भएर जान्छ भन्ने मलाई लाग्छ